विद्यालयमा अब शिक्षकले सिकाउनु पर्ने कुराहरू त फर्स्ट नम्बरमा अब पढाइ त फर्स्ट नम्बरमै हो त्यसको बादमा खेलकुद खेलकुददेखि लिएर गाउनु बजाउनु यी कुराहरू चाहिँ एकदमै सिक्नु जरुरी छ नानीहरूलाई अब अहिले नानीहरू भित्रै बसेर अब मो मोबाइल मात्रै खे खेलेर बस्छ मोबाइल चलाएर बस्छ त्यसले गर्दाखेरि चाहिँ नानीहरूको कतिवटा सिक्ने खेल्ने समयमा खेल्दैन त्यसै कारण नानीहरूलाई चाहिँ यो कुराको चाहिँ एकदमै जरुरी छ कि बाहिर निस्केर पनि खेलकुद फुटबल भलिबल यस्तो कुराहरू खेले चाहिँ एकदमै राम्रो हुने थियो भन्ने यही कुराको चाहिँ अलिकति अभाव देख्छु नानीहरूमा